हामी दसैँ मान्छौँ हामी ठुलोबडाको घरमा टिका लगाउन जान्छौँ अब हामीले राम ठुलो चाड मनाउँछौँ दसैँ हाम्रो ठुलो चाड हो हामीले हाम्रो गुरुजीहरू हुनुहुन्छ गुरुजीहरू त हाम्रो तिहारमा दसैँमा टिका लगाउन पनि जान्छौँ हाम्रो गुरु छ अनि तिहार पनि हामी मनाउँछौँ दसैँमा पनि हामीले आमा सासूससुराहरूको टिका लगाउँछौँ यसो जमराहरू राख्छौँ यसो हामी लक्ष्मी पूजाहरू पूजाहरू गर्छौँ आमाबाबालाई से उयो गर्छौँ उयो टिकासिका लगाइदिन्छ हाम्रो सासूससुरा हुनु हुनुहुन्छ टिका लगाइदिन्छन् अन्त मेरो पनि आमाहरू छन् हामी सिसार बोकेर ठुलो हातको हाफ बडाहरूको टिका लगाउनु जान्छौँ सिसार लिएर मनाउँछौँ ठुलो मनाउँछौँ हामीले होइन तिहार पनि मान्छौँ हामीले तिहारमा पनि हामीले भ तिहार अब टिका भाइदादाहरू भाइहरूआउँछन् टिका लगाउनु अन्त हामीले दाजुहरूलाई भाइहरूलाई टिका लगाउँछौँ सेलरोटीहरू हाल्छौँ पकाउँछौँ खान्छौँ ठुलो हामी चाड मनाउँछौँ अन्त तिहारमा पनि हामीले भाइटिका लगाउँदाखेरि अब भाइले टिका लगाइदिन्छन् त्यहाँबाट हामीलाई लगाइदियो त्यहाँबाट भाइलाई लगाइदिन्छौँ त्यहाँबाट हामी सिसारहरू बोकेर अब हामीले निम्तो दिनुपर्छ अघिल्लै दिनदेखि नै हामीलाई चाहिँ लु आउँ है भनेर हामीले अब सुपारी भयो पान भयो जे पनि हुन्छ आफ्नो दिने इच्छा त्यो खालको हामीले दिनुपर्छ दाजुहरूलाई अनि दाजुले टिका लगाउनु आउँछन् अन्त हाम्रो टिकासिका माला लगाइदिन्छौँ अन्त हामीले दक्षिणा दिन् भाइहरूले दक्षिणा दिन्छन् हामीले सिसार राखिदिनु पर्छ त्यहाँ के के कुराहरू आफूले दिने इच्छाहरू कत्ति दिनु मनलागेको कुराहरू चाहिँ हामी दाजुभाइलाई दिन्छौँ खानाहरू खुवाउँछौँ अब सेलरोटी भयो मासु भयो फलफुलहरू भयो जे जे खानु मनलाग्छ त्यही त्यही हामी चाहिँ हाम्रो चेलीबेटीले चाहिँ दिनुपर्छ त्यस्तो खानेकुराहरू चाहिँ अन्त उनीहरूले टिका लगाइदिन्छन् मनाउँछन् हामीलाई